हेलो अँ बादल भाइ बोल्नुभएको ए तपाईँले टुरिस्ट गाइड गर्नुहुन्छ अरे नि त है हामी अर्को महिनातिर मङमायामा बसेर त्यताबाट दार्जिलिङतिर जाने भनेको छौँ कि अन्त नि मङमायाको बाटाको सुविधाहरू कस्तो छ हो गाडी सानो गाडी छिर्छ कि छिर्दैन अँ हाम्रो मेरो त सानो छ कि गाडी क्यारेन्स राम्रो छैन हो मुनिबाट ठोक्किइहाल्छ त्यो भएर

ए हजुर अन्त त्यो मङमायामा एक रात बसेर यताउता घुमघाम गरेर चाहिँ के अरे दार्जिलिङतिर चौरस्ता घुम्न जाने भन्ने त तपाईँलाई लिएर जानुपऱ्यो दार्जिलिङमा चाहिँ विशेष दुई चारवटा त्यस्तो राम्रो राम्रो टुरिस्ट पोइन्टहरू के के छ यसो हेरेर मङमाया बस्यो नि पहिला चाहिँ त्यस्तो विचार छ हो

मङमायामा चाहिँ हजुर बस्ने के कस्तो व्यवस्था छ हजुर त्यो पेसोक कमान चाहिँ कति टाढो हो त्यो बरसात की एक रात फिलिम सुटिङ भएको के त्यो

उम्मई डाँडा भन्ने छ अरे नि त्यहाँ के

हजुर त्यहाँ कता गङ्गटे डाँडा पनि छ अरे नि है भाइ

भनेपछि पेसोक चाहिँ नजिकै रहेछ है यसो पेसोकहरू त्यो त्रिवेणीहरू एकै दिनमा सबै घुम्नुसक्छ है हुन्छ अर्को महिनातिर आउँछु नि भाइ हामी ल